हेलो तिमी घरमा छ ए होइन एउटा सानो सल्लाह गर्नु थियो होइन हौ मैले चाहिँ एउटा सोचिरहेको छु कि कस्तो भने एउटा घरमा अब समाचार हेर्नु त्यहाँदेखि यसो धारावाहिकहरू हेर्नु होइन अन्त त्यो जनावरहरूको फ उयो आउँछ नि धारावाहिक त्यो एनिमल प्लानेट डिस्कभरीहरू होइन त्योहरू हेर्नुको लागि चाहिँ एउटा टिभीको जरुरत छ हौ घरमा मलाई यसो सोचिराखेको थिएँ कि उयो टिभी ल्याऊँ जस्तो लाग्दैछ अहिले त्यो पुरानो खाले होइन नयाँ अहिले नि निस्केको स सालीले कुन टिभी भन्दै थियो हौ सेमसङ छ भिबो भिडियोकनहरू छ होइन सोनीहरू छ अन्त मलाई त्यो सेमसङ कम्पनीको राम्रो लाग्दैछ हौ किनभने अलिक पक्का हुन्छ हरे कि

अन्त पैसा रुप्पेको यसो प्रबन्धहरू मिल्छ तिम्रोमा अलिक छ ए मैले पनि त्यही सोचिरहेको थिएँ कि किनभने घरमा बसेर यसो बोरिङ पनि हुन्छ मनोरञ्जन पनि चाहिन्छ हो त्यसको लागि त्यो टिभी किन्यो भने चाहिँ अब हो आफूलाई यसो मनोरञ्जन गर्दाखेरि सुन्नु पाइने नि त त्यसो भनेदेखि मैल यसो सोचिरहेको थिएँ कि अन्त मैले चाहिँ यसो सोचेको एक्काइस इन्चको साइजको किन्दाखेरि चाहिँ कस्तो होला हौ होइन होइन मैले त्यस्तो गरेँ एक्कास इन्चको अलिक सस्तो अलिक ठुलो चाहिँ अलिक महँगो पर्छ हरे हौ ठुलो ल्याऊँ त्यसो भने मलाई त्यस्तो लागिराखेको थियो कि त्यसो भने मैले यसो गर सोचे कि सोच उयो उयो त्यसो हो भने अर्को हप्ता नि अर्को हप्तातिर जाऊँ र बजार गएर राम्रो कम्पनीको छानौँ हजुर छानेर चाहिँ अब त्यसो हो भने ल्याउने नै पर पुग्यौँ है त्यसो भने ल ल ल मलाई खुसी लाग्यो अब हो त्यो अर्को हप्ता जाऊँ बजार ल बजार लिऊँ ल ल हाम्रो सल्लाह मिल्यो र मैले राखैँ है फोन त्यसो भने ल ल ल